हेलो नमस्कार मैले आज तपाईँको एजेन्सीबाट गाडी बुकिङ गरेको थिएँ मेरो आज परिवारसँग बाहिर जानुको लागि तर स्टिल गाडी आएको छैन र एकदमै ढिलो भयो मैले ड्राइभरसँग फोन पनि गरेँ तर ड्राइभरले फोन पनि उठाइरहेको छैन के हो तपाईँहरूको यो अब कस्तो खालको सर्विस हो होइन मैले बुझ्नुसकेको छुइनँ र आई एम भेरी अपसेट फर द्याट तपाईँहरूले छिटो गरिदिनु पर्यो किनभने मैले अरू गा अर्को गाडी गर्नुपर्ने हुन्छ तपाईँको एकदम सर्विस ढिलो लाग्यो मलाई चाहिँ